हेलो भाइ मेरो आवाज सुन्नु हुँदैछ म ज्योत्सना दिदी बोलेको नि भाइ मैले नि अघि बिहान मेरो एउटा माथि काम थियो नि माथि टुरिस्ट लजमा त्यसको लागि मैले तपाईँको कार त बुक गरेको थिएँ तर अलिकति मेरो टाइममा अलिक फरक पर्यो तपाईँलाई मैले बिहान नौ बजी बोलाएको थिएँ अहिले मलाई बेलुकी चाहिने भयो कि त्यसले गर्दा त मैले मेरो घरकै एउटा उयोस नै राखेँ मैले अब म त्यही कारमै जानु पर्यो किनभने मलाई त्यो टाइममा फेरि बेलुकी मलाई ड्रप पनि गर्नु पर्यो है भाइको त घर टाढो छ र तपाईँ त एभाइलेबल हुनुहुँदैन त्यो टाइम नै सरी न रिसाउनुहोस् है भाइ र म फेरि नेक्स्ट टाइम तपाईँलाई सधैँ जस्तो लिइहाल्छु नि ल तपाई सधैँ जस्तो म तपाईँलाई लाने गरिरहेको छु